मलाई यहाँ पुस्तकहरू मन पर्छ कुनै जडीबुटी दबाई गर्ने पुस्तकहरू र हामीले त्यसमा कति प्रकार सिक्न चाहन्छौँ कि कसैलाई अब हात खुट्टा मर्क्यो वा हात खुट्टा भाचियो वा काहीँ काट्यो र त्यसलाई कसरी दबाई गर्ने कसरी जोड्ने त्यस्तो गर्ने त्यसको लागि सिक्नको लागि हामीहरू त्यो पुस्तक चाहन्छौँ किन त्यो पढेर हामीहरू कुनै पनि काम गर्नसकौँ भनेर चाहिँ जोड्न वा काटेकोमा जोड्न कुनै जाती पार्नको लागि